नेपाली भाषाको सबैभन्दा प्राचीनतम् नमुना चाहिँ डुल्लुमा पाएको एउटा शिलालेख थियो र त्यहाँबाट नेपाली भाषाको चाहिँ यात्रा विशेष गरेर सुरु भएको भन्ने इतिहास रहेको छ त्यसरी नै विभिन्न राजा महाराजाहरूले यो भाषाहरूलाई लेखावटमा प्रयोग गर्दै आइरहेका थिए र पछि आएर लोकजीवनले यो भाषा जब निरन्तर रूपमा प्रयोग गर्दै गर्दै आयो र पृथ्वीनारायण शाह भन्ने नेपालका एकजना राजा थिए ती राजाले चाहिँ जब आफ्नो राज्य विस्तार गर्न सुरु गरे त्यसबेला चाहिँ नेपाली भाषाले विशेष विकास हुने मौका पायो सबै त्यतिबेला राज्यले नेपाली भाषालाई अनुसरण गरेकोले गर्दाखेरि चाहिँ त्यसलाई प्रायोगिक भाषा बनाएकोले गर्दाखेरि चाहिँ नेपाली भाषाले विशेष गरेर फैलावट पायो विकास हुने मौका पायो त्यसरी नै नेपाली भाषा विकसित हुँदै आइरहेको छ नेपाली जनजीवन नेपाली लोकजीवन जहाँ जहाँ विकसित हुँदै गयो त्यहाँ त्यहाँ नेपाली भाषा विकास हुँदै आयो र मेरो जन्मभन्दा जन्म चाहिँ ग्रामीण क्षेत्रमा भएको थियो र ग्रामीण क्षेत्रको भाषा अझै पनि सहरिया क्षेत्रको भाषाभन्दा अझै पनि पछाडि परेको छ भन्न सकिन्छ अथवा फरक छ भन्न सकिन्छ र यो समय तक्निकी युग आइसके पछाडि तक्निकी भाषाहरूको विकास हुँदै आइरहेको छ अरू विविध शिक्षा माध्यमका भाषाहरूको विकास हुँदै आइरहेको छ त्यसले गर्दखेरि भाषा निरन्तररूपमा विकसित र परिवर्तित हुँदै आइरहेको छ र यो देख्न पाइरहेको छ